र विशेष स्टेजमा चढ्नुभन्दा अगाडि मैले पनि एउटा गीत चाहिँ मैले पनि गाउँछु भन्ने चाहिँ मेरो पनि प्रयास थियो र म त्यो स्टेज चाहिँ ऊ यो गरेको थिइनँ अब त्यो स्टेजमा त म गाएको थिइनँ र फर्स्ट जाँदाखेरि चाहिँ मैले त्यो स्टेज चाहिँ मैले टेकेँ कि टेकिनँ हो त्यो खालको एउटा अनुभव हुँदो रहेछ र मैले कसै अडियन्सहरूलाई नहेरी फर्स्ट पर्सन चाहिँ मैले यसरी आफ्नो पर्फरमेन्स दिए सेकेन्ड भर्सहरू यसरी गीत गाउँदै लाँदाखेरि चाहिँ अलिअलि मान्छेहरू त्यहाँहरू देख्नु थाल्यो मेरो फिल्ड चाहिँ त्यो फर्स्ट चढ्दाखेरि चाहिँ मलाई पुरा नै ऊ यो भएको थियो अब कनफ्युज टाइपको र पनि मैले चाहिँ आफ्नो के अरे लेभल आफूले नै राखेर चाहिँ यो यसरी चाहिँ मैले स्टेज मैले एउटा कभर गरेँ